हजुर होइन तपाईँ त म्युजिकमा साह्रै राम्रो हुनुहुन्छ भनेर सोचेको थिएँ म त यहाँनिर टुरिस्टको लागि अब यहाँनिर एकदम घुम्नुको लागि आएको थिएँ तपाईँले एउटा म्युजिक यहाँनिर सुनाइ दिनुहुन्छ भन्ने विश्वास गरेर मलाई सुनाइ दिनुहुन्छ तपाईँले म्युजिक हजुर

हामी हामी चाहिँ दिल्लीबाट आएको हामी दस जाना जस्तो आएको छौँ अन्त मेरो साथीभाइहरूले पनि धेरै सङ्गीतमा रुचि गर्नु हुन्छ मलाई पनि पुरै मन पर्छ त्यही कारण तपाईँको गाना मैले धेरैपल्ट सुनिसकेको छु भनेर चाहिँ तपाईँलाई रिक्वेस्ट गरेको नि एकताल यसो धन्यवाद